हाम्रो दार्जिलिङमा एकदम खेलहरू खेलिन्छ जस्तै फुटबलहरू भयो सांस्कृतिक प्रोग्रामहरू पनि गरिन्छ यहाँनिर फुटबलहरू पनि खेलिन्छ भलिभल खेलिन्छ हाम्रो दार्जिलिङमा र यस दार्जिलिङको पारम्परिक खेल हो र यसमा हामी खेल्न सक्छ र सक्छौँ र यही फुटबलबाट हाम्रो दार्जिलिङमा गोली खेलेर नानीहरूले धेरै अरू जग्गा फुटबल खेलेर नाम पनि कमाएका छन् यहाँबाट खेलेर जाने नानीहरू कोही इस्ट बेङ्गाल छ इस्ट बेङ्गालमा पनि छन् कोही इस्ट बेङ्गालमा खेल्दैछन् र इस्ट बेङ्गालमा खेल्दैछन् र यहाँको जति पनि खेल पारम्परिक खेलहरू छन् त्यसमा जस्तै हाम्रो नेपाली मा अब भाइचुङ भोटिया छ सुनिल छेत्री छ यिनीहरू सबै खेल फुटबल खेलेर नाम कमाएका छन् र यी खेलहरू खेलेर हाम्रो नेपालीहरू यो दार्जिलिङ उयो भयो दार्जिलिङ तपैको पहिचानमा आएको छ र सुनिल छेत्रीले पनि पहिचान ल्याउनु भएको छ र उहाँ पनि खेल्ने खेलाडी हुनहुन्छ र सांस्कृतिक पहिचान चाहिँ हाम्रो नेपालीहरूमा यिनीहरूको छन् सुनिल छेत्री छन् भाइचुङ भोटिया छन्

अरू तपाईँको भाइचुङ भोटियाहरू छन् यो पाराले खेलहरू खेल्छन् दार्जिलिङमा फुटबल खेलेर चाहिँ नाम कमाएको छन् यही सांस्कृतिक पहिचान हाम्रो भएको छ